हजुर तपाईँ अस्ति डक्टर बोल्नुभएको ए अस्ति मैले एक्सरेको रिपोर्ट निकालेको थिएँ नि के भएछ हजुर म दिप्सेन छेत्री हजुर मलाई त्यो ढाड खुट्टाहरू दुख्दैथियो नि त

हजुर अरू अरू हजुर

ए हजुर हजुर मलाई खोकी त सुख्खा खोकीहरू आउँदै छ

हजुर अनि त निमोनिया भयो भने चाहिँ अनि त के गर्नुपर्ने डक्टर हजुर अनि मेरो टाउकोहरू पनि भक्कु दुख्दैथियो के गर्नुपर्ने

अहिले त खानु त खानुहरू पनि रुच्दैन अनि दिनमा त कति मुस्किलले हजुर मुस्किलले एकपल्टहरू खान्छु दिनमा हजुर अनि त मलाई तिर्खा चाहिँ भक्कु लाग्छ हौ डक्टर ए हजुर